हाम्रो गाउँतिर चाहिँ अब एकदम प्रचलित खेल भनेको चाहिँ फुटबल क्रिकेटहरू हो फुटबल क्रिकेट जस्तै अब सानो हुँदाखेरि हामी डिपगोलीहरू खेल्थ्यो त्यो पनि ग्रामीण खेलकुदमा आउँछ अन्त म्याराथन हरू पनि रेसिङहरूको पनि कम्पिटिसन चाहिँ अनि त्यो कम्पिटिसनहरूबाट चाहिँ अब हामी हाम्रो स्वास्थ्यलाई हामी फिट राख्नसक्छौँ अनि त्यस त्यो खेलहरूले चाहिँ हामीलाई डिसिप्लिन अनुशासन पनि अनुशासनबद्ध खेल जस्तै क्रिकेटहरू भयो त्यो क्रिकेटहरूलाई जेन्टलमेन गेम पनि भन्छ तर हाम्रो गाउँतिर अब क्रिकेट फुटबलहरू नै पपुलर छ अरू गेमहरूभन्दा पनि क्रिकेटहरू जस्तै अब इन्डियामा त क्रिकेट अब वर्ल्ड कप पनि आउन आँटेको छ अन्त त्यही भएर क्रिकेटहरू अहिले अब ग्राउन्डतिर अब पुरा कम्पिटिसन हुन्छ सँगै सँगसँगै क्रिकेट सँगसँगै अब फुटबल पनि पुरा प्रचलित गेमै हो हामी फुटबलहरू खेल्ने अब स्पोर्टमेनहरूकोलाई गाउँमा अब अलिक इज्जत गरेर नै बोल्छ स्पोर्टपर्सन स्पोर्टमेनहरूलाई जस्तै अब फुटबलमा राम्रो खेलाडीहरू जस्तै अब ग्रामीणबाट खेल्दाखेल्दै ए ठुल्ठुलो अब स्टेट लिग भयो हो यो लिगहरूमा पनि चान्सहरू पाएको छ गाउँमा अन्त फुटबल नै प्रायः खेल्ने हाम्रो ग्रामीण खेल्ने अलिक प्रचलित दुनियाँभरमा विश्वभरिमा प्रचलित भनेको फुटबल फुटबल खेलहरूको टुर्नामेन्टहरू पनि अर्गनाइज हुन्छ अब अब दिवाली कपहरू दसहरा कपहरूको पनि ग्रामीण अब एक हाम्रोतिर चाहिँ अब फेस्टिभल टाइपको नै हुन्छ फेस्टिभल जस्तै ग्रामीणहरूमा चाहिँ अब फुटबल क्रिकेटहरूको फेस्टिभल जस्तै हामी मनाउँछौँ दस दसहराको हुन्छ दसैँमा फाइनल हुने सँगसँगै भाले टुर्नामेन्टहरू पनि हुन्छ जसमा अब जसले विनर टिमले भाले पाउने अब त्यस्तो त्यसमा पाँचदेखि छवटा टिम पार्टिसिपेन्ट हुन्छ अनि त्यसको त्यसको इन्डमा जसले जित्छ त्यसले चाहिँ भाले पाउने जस्तो यहाँ पनि ग्राम अब गाउँघरमा चाहिँ हाम्रोतिर चाहिँ प्रचलित छ